दार्जिलिङ जिल्लामा चाहिँ अब उपलब्धि कुराहरू चाहिँ होटेलहरू होमस्टेहरू धर्मशालाहरू छ होइन अन्त अब हाम्रो अब यस्तो गाउँ बस्तीमा अब आयो भने चाहिँ हाम्रो गाउँमा चाहिँ अहिले होमस्टेहरू होइन अब त्यहाँ अब बजार बस्तीदेखि अब बाहिर गयो भने चाहिँ हामीले अब पाउनु सक्छ अब होटेलहरू होइन अन्त गाउँ बस्तीमा चाहिँ सिर्फ अब होमस्टेहरू मात्रै हुन्छ